हेलो नन्दिता सुनन तिमी दार्जिलिङमा आएको छौ है तिमीले मेरो बुक यता मलाई दिन्छौ भनेर भन्दै थियौ नि मेरो एड्रेस तिमीलाई थाह छ सुनन म नि त्याँ दार्जिलिङ को चौरस्ताको छेउमा एउटा अक्सफोर्ड भन्ने एउटा बुक स्टल छ नि मेरो त्यो समान त्यहीँ छोडिदेउन त ल ए तिमीलाई थाह छैन है त्यो बुक स्टल भन्ने ए कुन उयोमा छ एक्जेक्ट लोकेसन भन्ने ए अँ सुनन तिमी सबैभन्दा पहिला दार्जिलिङको गाडीमा चढे थियौ होइन दार्जिलिङ गाडीबाट उत्रिएर त्यहाँ चाहिँ गा दार्जिलिङको गाडी रोकिने एउटा मोटर स्टेन्डै छ त्यो मोटर स्टेन्डमा ओर्लिएर त्यसपछि तिमी उकालो उकालो एउटा पुल छ पुलको उकालै उकालो आउनुपर्छ उकालै उकालो आउँदाखेरि तिमीले उका त्यो पुलको छेउछाउमा नै सानो सानो स्टल देख्छौँ त्यो स्टललाई पनि पार गर्दै अगाडि आउँदै जानुपर्छ उकालो लाग्नुपर्छ उकालो लागेपछि तिम्रो दाहिनेपट्टि एउटा होप भन्ने ठुलो रेस्टुरेन्ट दार्जिलिङको ठुलो रेस्टुरेन्ट भन्ने छ अनि त्यस रेस्टुरेन्टलाई पनि पार गर्नुपर्छ पार गरि सकेपछि तिमीले एउटा ठुलो एउटा फराकिलो जग्गा देख्छौँ त्यसलाई चाहिँ दार्जिलिङको चौरस्ता भनेर भनिन्छ अनि दार्जिलिङको चौरस्ताको छेउछाउमा चाहिँ तिमीले त्यो दार्जिलिङ चोरस्तालाई चाहिँ कसरी चिन्छौ भन्दाखेरि चाहिँ चौरस्ता मा चाहिँ एउटा ठुलो स्क्रिनमा चाहिँ कुनै न कुनै एउटा विशेष परिदृश्य देखाइरहेको हुन्छ त्यसको सँगसँगै त्यहाँ हाम भानुभक्तको सालिक पनि छ अनि त्यो सालिककै दाहिने वलपट्टि एउटा अक्सफोर्ड बुक स्टल भन्ने एउटा ठुलो किताबको दोकान छ त्यो किताबको दोकानमा नै मेरो किताब राखिदेउन त ल यी मैले भनेको तिमीले दिशा बुझ्यौ नि त है कहाँनिर उयो छ भन्ने बाटो छेउमा छ भन्ने ए हुन्छ होस् त ल ए धन्यवाद नन्दिता अँ